म विशेष गरी चाहिँ मेरो खानामा चाहिँ ज्यादा जस्तो मासु नै चलाउने चलाउने गर्छु होइन त्यसमा चाहीँ म ज्यादाभन्दा ज्यादा मसला चलाउँछु मसाला युज गर्छु त्यो बाहेक मलाई खिरहरू पनि मनपर्छ त्यसमा त त्यति साह्रो म नरिवल चिनीहरू त्यति साह्रो चलाउँदिनँ तर मासु चाहिँ म धेरै नै हाम्रो दैनिक खानामा धेरै नै मासु चल्छ मसाला पनि धेरै नै चल्छ